तपाईँलाई स्वागत छ है र तपाईँको परिचय साथसाथै तपाईँको परिवारको विषयमा बताइदिनु होस् न मेरो परि परिवारको विषयमा बताउँदाखेरि हामी यहाँ आठजना छौँ आठजना परिवार छौँ आठजना परिवारमा हाम्रो सबै परिवार चाहिँ बेकारी छन् भन्दा पनि अतियुक्त नहोला र केही चार च यो परिवार आठजना परिवारमध्येमा चाहिँ चारजना परिवार चाहिँ शिलाङमा दुःखले हुन्छ कि सुखले अब त्यो जाडो ठाउँमा यसरी उनीहरूले अब चिया बेच्ने कामहरू पुरी बेच्ने सब्जी बेच्ने कामहरू भइरहेको छ त्यसले आफ्नो जीवन धान्न परिरहेको छ त्यसैमा हामीलाई पनि उन उनीहरूले ती छोराहरूले हामीलाई पनि त आफ मेरो यता अब बस्ने नानीहरूलाई पनि पढाइरहेको छ शिक्षा दिइरहेको छ त्यो यता अब म भन्नुपर्दाखेरि चाहिँ हामीले मैले चाहिँ के भन्नु र अब अब जत्ति कुरा ब लम्ब्यायो उति नै अब दाम्लो त जाई नै गाँठो त एउटै पर्छ साध भनेर साध्यै छैन तपाईँले त्यो यहाँ यसरी सोध्नु खोज्दाखेरि चाहिँ मेरो परिवारको विषय लिएर अब चियाबगान जस्तो जस्तो जग्गामा अब म एकदमै एकदमै स्वच्छ छु म एकदमै राम्रो छु म एकदमै प्वा प्व कुनि के यस्तो छु भन्ने मिल्दैन म जस्तो जस्तो छु त्यस्तै नै छु है र जस्तो तस्तो प्रकारले अब आफ्नो परिवार चाहिँ धान्नु परिरहेको छ र अब बेसी के बताउनु तपाईँहरूलाई जे जति सोध्नुभयो यतिमै म समाप्त गर्दछु है तपाईँको आफ्नो परिचय भन्दा मेरो परिचय चाहिँ म टेकबहादुर खड्का मेरो पत्नीको नाम इन्द्रमाया खड्का मेरो छोराको नाम अफ् अमित खड्का र नातिहरूको नाम र आयुष खड्का र यो छ अनुराग खड्का र उता हुने अङ्कित खड्का र पुष्पा खड्का अनि आयु अङ्सू खड्का यो आठजना हो हाम्रो यो परिवारको नाम र यसरी छ यस्तो प्रकारको छ यिनीहरू आफ्नै स्तरमा छन् म आफ्नै स्तरमा छु र हामी एक जग्गा छैनौँ हामी दुई परि है एक जग्गा एउटा परिवार दुई जग्गा बाँडिएर बस्नुपरेको छ र जीव जीवन धान्नपरेको छ र आजलाई म यहाँ यो विषय लिएर चाहिँ म यत्ति नै अब अन्त गर्दछु